यो कुकिङ सम्बन्धी लिएर दुई शब्द भन्नुपर्दा म यो बारेमा के भन्छु भनेदेखि यो घरको छोरीले घरको आमाले मात्रै बनाउनु पर्छ भन्ने कुरो होइन यो चाहिँ घरको परिवारमा छोराहरूले बाउले पनि बनाउनु पर्छ र उनीहरूले यो सिक्नु जान्नु बहुत जरुरी छ हाम्रो घरमा चाहिँ प्राय प्राय अब घरको बाउले नै बनाउँछ खानापिनाहरू मलाई त भयङ्करै इन्टरेस्ट लाग्छ फेरि खानापिना बनाउनु है मेरो बाजेले बनाउँथ्यो मेरो बाउले बनाउँथ्यो अब घरमा अहिले म बनाउँछु म राम्रो खाना बनाउँछु तपाईँको इन्डियन खाना चाइनिस खाना मोमो थुक्पा चाउमिन एकदम भाँती पुऱ्याएर राम्रो के तपाईँको एकदमै मिठो राम्रो स्वादिलो है बेगर मसला हामी बेगर प्राय मसला खाँदैनौँ बेगर मसलाको मसला भन्दाखेरि अझ प्याज लसुन खोर्सानी है एकदमै राम्रो खाना हुन्छ मिठो खाना हुन्छ बिमार भन्ने हुँदैन मसला कोही कोही बेला खाइन्छ त्यो पनि म बनाउँछु र मेरो मोटामोटी भन्नुपर्दाखेरि कुकिङ चाहिँ घरको आमा छोरीहरूले मात्रै बनाउनु पर्छ भन्ने जरुरी चाहिँ छैन है किनभनेदेखि घरको बाउले नि बनाउँछ भनेदेखि चाहिँ नि त्यो घरको परिवारलाई धेरै कुरोको सुबिस्ता हुन्छ कोही बेला घरको आमा छोरीहरू बाहिर गएको हुन्छ आफ्नोमा आहुना पाहुना आउँदाखेरि है आफूले जानेको कुरोहरू छ भनेदेखि बनाएर दिनु सुबिस्ता सजिलो है त्यो एउटा राम्रो कला पनि हो र गर्दाखेरि कोही जरुरी छैन कि घरको छोरी आमाले मात्र बनाउनु पर्छ भन्ने घरको बाउले नि बनाउनु पर्छ छोराले पनि बनाउनु पर्छ यो सिक्नु बहुत जरुरी छ धन्यवाद